यस क्षेत्र दार्जिलिङ क्षेत्रका लोकप्रिय स्थानीय लोकप्रिय गीतहरू धेरै छन् जो आफ्ना नेपाली भाषामा पनि छन् अनि आफ्नो आफ्नो कल्चर अनुसार जस्तै लिम्बूहरूका लिम्बू कल्चर्सहरूमा मुन्दुमहरू गानाहरू गाएर है मुन्दम तरिकाले आफ्नो गानाहरू लोकगीतहरूलाई प्रस्तुतहरू गर्छन् अनि यस्तै धेरै तामङहरूको तामाङ सेलोहरू गानाहरू गाउँछ तामङ सेलोबाट गर्छ अनि यसरी नै धेरै धेरै आफ्ना आफ्ना जातहरूका लोकगीतहरू सबैले आफ्नो आफ्नो पूर्व चाडहरूमा यसलाई गाउने सङ्गीत सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुत गर्ने कामहरू पनि हाम्रो यस हाम्रो यस क्षेत्रमा भइरहेका छन् अनि यो लोकगीतहरू एकदमै लोकप्रिय पनि बनिएको छ